धन्यवाद तपाईँको प्रश्नको लागि मेरो स्कुलमा चाहिँ धेरै साथीहरू छ होइन मेरो मिल्ने साथीहरू धेरै छ तर मसँग एकदमै मिल्ने साथी चाहिँ सुवेक्षा समीक्षा चञ्चला तिनजना हो उनीहरू चाहिँ एकदमै मिल्ने मलाई जे पर्दा पनि मेरो कहिले पनि साथ नछोड्ने साथीहरू हो म जहाँ जाँदा म खाना खाँदा जहिले पनि मेरो कहिले पनि साथ छोड्दैन मलाई दुःख पर्दा मलाई सुख पर्दा कहिले साथ नछोड्ने साथीहरू चाहिँ यो तिनजना हो अझै अब मेरो घरतिर आइबस्ने मसँग मिल्ने मलाई मेरो घरको सबै परिवारलाई चिन्ने चाहिँ सुवेक्षा हो उसको घरमा पनि म गइबस्छु होइन उसँग चाहिँ एउटा अब हाम्रो परिवार जस्तो अब एउटा सम्बन्ध भइसकेको छ साथी मात्रै होइन उसलाई चाहिँ म चाहिँ अब एउटा परिवारकै रूपमा हेर्छु होइन स समीक्षा र चञ्चला चाहिँ अब मेरो एकदमै मिल्ने साथीहरू हो तर अब सुवेक्षालाई चाहिँ म एकदमै परिवारकै रूपमा हेर्छु त्यही भएर चाहिँ अब तिनजना चाहिँ मेरो एकदमै मिल्ने साथीहरू छ मलाई जहिले दुःख पर्दा मैले गर्नु नसकेको कामहरू पनि उनीहरूले अब मलाई गर सक्छस् त्यसो भन्ने साथीहरू हो तिनजना चाहिँ होइन एकदमै मिल्ने साथीहरू हो उनीहरूलाई पनि म उनीहरूको लागि दुःख पर्दा म पनि कहिल्यै पछाडि हट्दिनँ हो कहिले पनि साथ छोड्दिनँ अब किनभने उनीहरूले पनि मैले मेरो साथ दिइरहेको छ भने मैले त उस उनीहरूलाई दुःख पर्दा मैले त उनीहरूको साथ छोड्नुभएन नि त त्यही भएर चाहिँ हामी सानोदेखि नै मिल्दै आएको हो चञ्चला चाहिँ मसँग क्लास फाइभदेखिको मिल्दै आएको साथी हो क्लास फाइभमा म जस्तो नयाँ स्कुल गएको थिएँ चञ्चला चाहिँ मसँग त्यो दिन फर्स्ट दिनदेखि पहिला दिनदेखि नै मसँग चाहिँ चञ्चला चाहिँ मिलेको अहिलेसम्म नै हामी बाझ्दै मिल्दै भए पनि अहिले हामी क्लास इलेभेन पुगिसक्यौँ त्यति बेलासम्म पनि हाम्रो हाम्रो अब यो फ्रेन्डसिप चाहिँ अहिलेसम्म पनि छ अनि मैले सुवेक्षालाई चाहिँ मैले क्लास सेभेनमा भेटेको हो र पनि अहिलेसम्म पनि त्योसँग पनि मेरो राम्रो छ मेरो बन्डहरू राम्रो छ अनि समीक्षालाई पनि मैले सानोमै भेटेको तर हाम्रो अब मिल्नेहरू चाहिँ हामी कहिलेदेखि चाहिँ मिल्नथालेको भन्दा चाहिँ हामी चाहिँ क्लास टेनदेखि मिल्नथालेको त्यही भएर चाहिँ हामी एकदमै मिल्ने छ त्यही भएर सबै साथीहरू मेरो अरू मिल्ने साथीहरू पनि राम्रो छ तर अब गाउँघरमा नै मेरो धेरै छ साथीहरू मिल्ने त्यही भएर चाहिँ हुन्छ धन्यवाद